तपाईँ आरोहीको प्यारेन्ट्सहरू हुनुहुन्छ ए यो आउँदो महिना हामीले नानीहरूलाई चाहिँ पिकनिक लाने प्रोग्राम गरेको छौँ स्कुलबट त्यसले गर्दाखेरि तपाईँको नानीलाई पनि यसो लानु सकिन्छ कि सकिँदैन हेल्थ के कस्तो छ भनेर यसो सोध्नको लागि नि नेक्स्ट मन्थ एघार तारिख मन्डे लाने भनेर सोचेको छौँ अनि सबै हजुर हामी यहाँ माथि डेलोमा डेलो डेलोको त्यहाँ ठाउँ रहेछ अनि त्यहाँ फेरि पार्कहरू पनि छ अरे नानीहरूलाई त्यहाँ सुविधा पनि छ भनेर चाहिँ त्यहाँनिर सर सल्लाह हुँदैछ र त्यहीँ लैजाउँ भनेर पनि छ भनेको सुनेर नि हजुर

हजुर त्यसको लागि फिज कति अब त्यो पिकनिकको कति लाग्ने हो के लाग्ने हो त्यसको लागि चाहिँ नानीहरूलाई नै हामी एउटा चिठी लेखेर पठाउँछौँ तर खाना चाहिँ त्यहाँ लगेर पकाएर खुवाएको नै राम्रो हुन्छ होला भनेर हामी सर सल्लाह लिँदैछौँ तपाईँहरू पनि केही भन्नुहुन्छ अनि अलि अलि नानीहरूलाई चाहिँ पुगेर अलिलि उनीहरूले खाने अलिअलि बोक्नु लगाइदिनुहोस् किनभने पकाउँदा अलिकति ढिलो हुन्छ कि नानीहरूलाई भनेर दिनु चाहिँ हामी त्यहाँ तिनीहरूलाई बिहानको खाजा पनि दिन्छु ब्रेकफास्ट जस्तो पनि अनि दिउँसोको लन्च पनि बनाउने अलिकति नानीहरूलाई अब बनाउँदा ढिलो हुन्छ कि भनेर अलिकति खाना चाहिँ तपाईँहरूले पनि यसो बिहान साढे नौदेखिन हजुर साढे तिन चार त हुन्छ होला त्याँदेखि चाहिँ हजुर अहिले त दिन हामीले लगेको चाहिँ क्लास वन टु थ्री फोर फाइभ भन्दैथ्यौँ तर अहिले हामीहरूको चाहिँ फेरि सल्लाह हुँदैछ वन र टुलाई नगरेर थ्री फोर फाइभ मात्रै गरौँ भन्दैछौँ हजुर बेसी नानीहरूलाई पनि हजुर हजुर हजुर अलिक कम्ति नै लैजाउने फेरि अस्ति फाइभसम्म लाने भनियो भने फेरि अहिले चाहिँ मसिनोलाई चाहिँ अलिक ड्रप नै गरौँ होला फेरि बदमास हुन्छन् नानीहरू पनि थ्री फोर फाइभ चाहिँ लाने सल्लाह हुँदैछ हजुर हजुर हजुर हजुर हजुर हजुर त्यो पनि हामी सर सल्लाह गरेर नै तपाईँहरूलाई इन्फर्म गरिदिन्छौँ त्यही नै सजिलो हुन्छ होला अहिले त नानीहरू हवस् हवस् त हवस् धन्यवाद